हाम्रो गाउँको खेतीपाती गर्ने किसानहरूलाई अहिले धेरै नै सुविस्ता छ पहिला हेरी अहिले तिनीहरूको अब दोकानहरू पनि नजिक भएको छ जहाँबाट उहाँले फसलको लागि फर्टिलाइजर लिनसक्छन् र उनीहरूलाई बेच्नुको लागि पनि त्यहीँको मन्डी छ जहाँ उहाँले आफ्नो फसल बिक्री गर्न सक्नुहुन्छ र राम्ररी गर्न सक्नुहुन्छ राम्रो दाममा